मलाई चाहिँ ठन्डा महिना मन पर्छ कारण ठन्डा महिना किन मन पर्छ भने ठन्डा महिनामा चाहिँ प्रायः सेप्टेम्बरदेखि फेब्रुअरीसम्म चाहिँ फेसटिभलहरू जस्तै दिवाली दशहरा न्यु इयर क्रिसमसहरू सबै हुन्छ अनि मौसम पनि चिसो चिसो हुन्छ अनि राम्रो पनि हुन्छ त्यही माथि बाहिरको टुरिस्टहरू दार्जिलिङ भिजिट गर्नु आउनु आउँछ अनि रमाइलो पनि हुन्छ त्यो टाइम बेस्ट पनि हो अनि प्रायः टुरिस्टहरू चाहिँ चित्रे भिजिट गर्छ चित्रे सन्दकपुरहरू विन्टर टाइम सेप्टेम्बर टु फेब्रुअरी चाहिँ गुराँस फुल्ने टाइम हो अनि राम्रो पनि फुल्छ अनि राम्रो हुन्छ मौसम पनि मजाको हुन्छ अनि त्यसलाई प्रायःलाई फरक पनि पर्दैन त्यस्तो त्यो एलरजीहरू निस्किँदैन जस्तै गरम महिनातिर निस्किन्छ घमौराहरू निस्किन्छ विन्टरतिर त्यस्तो निस्किँदैन अनि राम्रो पनि हुन्छ विन्टर त मलाई मन पर्छ ठन्डा महिना मलाई पुरा मन पर्छ